नमस्ते बहिनी अन्त तिमी चाहिँ अहिले दोकानमै हुनुहुन्छ ए मलाई चाहिँ गोद्रेज चाहिएको थियो कि

चाहिएको थियो मलाई चाहिँ चार बाइ सातको चाहिएको थियो कति भन्नु हुन्छ तपाईँले मैले चाहिँ हेरेको काठमा हेरेको हजुर

अब मलाई चाहिएको त अब जस्तो मलाई त अब खासमा काठमा चाहिएको थियो तर अलिक महँगो भएछ है अब मलाई चाहिएको चाहिँ अब जस्तै अब तिमीहरूले

त्यही त अब कलरहरू कस्तो खालको छ कलरहरू चाहिँ कस्तो खालको छ टिनको चाहिँ टिनको चाहिँ अब कलरहरू कस्तो छ कलरहरू चाहिँ अब

ए हुन्छ त्यो खालि हेरेको त दुईवटा मात्रै हो नि अच्छा ऐना पनि भएको हुन्छ म त्यो भोलि आउँदा भोलि म आउँदा हुन्छ दोकानमा

हुन्छ हुन्छ भालि म आउँछु नि